नमस्कार मेरो आज राति एघार बजी एनजेपीबाट ट्रेन छ कलकत्तासम्मको निम्ति र म अहिले हालमा कालिम्पोङमा छु र कालिम्पोङबाट चाहिँ म बेलुका छ बजीतिर सिलगढी एनजेपीतिर जाने मेरो कार्यक्रम रहेको हुनाले म बसेको कालिम्पोङ छेउछाउमा तपाईँको अटो क्याबहरू एभाइलेबल अथवा उपलब्ध छ छैन कृपया जानकारी गराइदिनु होला र जुन चाहिँ तपाईँको अटो छ अटो कुन चाहिँ ठाउँदेखि पाइन्छ म कालिम्पोङ दस माइलमा बस्ने गर्छु र कालिम्पोङको कुन चाहिँ ठाउँबाट तपाईँको अटो पाउनसक्छु र अटोको जुन चाहिँ भाडा छ त्यसको भाडाको चाहिँ यहाँदेखि लिएर सिलगढी अथवा एनजेपीसम्म चाहिँ कति छ त्यसको पनि जानकारी गराइदिन हुन म अनुरोध गर्न चाहन्छु यसरी नै जुन चाहिँ अटो छ यो अटो म एक्लैले रिजर्भ गरेर जानुपर्ने हो अथवा म सेयरिङमा जानुपर्ने हो अथवा त्यसको कुनै अरू प्रबन्धहरू छ भने त्यो विषयमा पनि जानकारी गराइदिनु होला र जुन चाहिँ कालिम्पोङ छ कालिम्पोङदेखि लिएर कुन चाहिँ रुट भएर तपाईँको अटो जान्छ र मलाई त्यो पनि जानकारी गराइदिनु हुन म अनुरोध गर्दछु र तपाईँको अटो कालिम्पोङदेखि बेलुका कति बजीसम्म चाहिँ हामी सिलगढी अथवा एनजेपीको लागि पाउनसक्छौँ त्यो पनि जानकारी दिन जानकारी गराइदिनु हुन भनी अनुरोध गर्दछु यसरी नै यहाँ कालिम्पोङदेखि सिलगढी र सिलगढीदेखि एनजेपीसम्म जानुको लागि चाहिँ समय तपाईँको अटोले कति समय लिन्छ र कति समयभित्रमा चाहिँ म एनजेपी पुग्छु त्यो पनि जानकारी गराइदिनु हुन भनी म अनुरोध गर्छु र अन्तमा जुन चाहिँ सिलगढीदेखि एनजेपीसम्म छ त्यहाँसम्मको भाडा जुन चाहिँ छ त्यो भाडा चाहिँ म सेयरिङमा गएँ भने कति पर्छ र मैले रिजर्भमा लगेँ भने कति पर्छ त्यो पनि जानकारी गराइदिनु हुन भनी म अनुरोध गर्दछु